मधुमेहको उपचार तपाईँलाई गाउँ घरमा भन्नु पर्यो भने चाहिँ जुन चाहिँ चाहिँ साह्रै प्रचलित छ भन्दा चाहिँ अमला एउटा खाने गर्छन् मान्छेहरू अन्त अमला छोडेर तपाईँको निमहरू पनि खान्छन् मानिसहरू निम खान्छन् र अर्को एलोभेरा भन्छ हामीलाई हामी त्यो खाने गर्छौँ तपाईँको अरू हेर्यो भने घरेलु ऊ योहरू धेरै छन् घरेलु चलाउने दबाईहरू धेरै छ अहिले मलाई याद आइरहेको चाहिँ तपाईँको यति नै हो तर मलाई लाग्छ कि अझै धेरै अरू खाने कुराहरू पनि छन् छनु चाहिँ